मलाई टिभी सो सार्क ट्याङ्कबारे थाहा छ यो सोनी टिभीमा आउँछ र मैले यसलाई धेरै फेसबुक पेजहरूमा पनि देखेको छु यसले मानिसलाई व्यवसाय गर्नुमा धेरै सहायता गर्छ उनीहरूले आफ्नो पैसाहरू इन्भेस्ट गरेर मानिसलाई आफ्नो आफ्नो व्यवसाय अघि बढाउनुको लागि सहायता गर्छन् उनीहरूले अब सबै चिजहरू मिलाइ दिन्छन् जस्तै मार्केटिङदेखिको लिएर सेल गर्ने किन्नेहरू सबै सबै दिन्छन् त्यसले गर्दाखेरि मानिसलाई धेरै सजिलो पनि हुन्छ आफ्नो व्यवसाय सुरु गर्नुमा पनि र उनीहरूलाई देखेर धेरै मानिसहरू पनि प्रभाव भएर आफ्नो बिजनेसहरू अग् अगाडि बढाउनु र कसरी कुन चाहिँ तरिकामा गर्नुपर्छ भनेर सिकेको पनि छन् त्यसैले गर्दा सार्क ट्याङ्कको प्रभावले चाहिँ धेरै मानिसहरूलाई राम्रो पनि भइराखेको छ अहिलेघरि